हेलो कस्तुरी रेस्टुरेन्ट हजुर मलाई तपाईँको रेस्टुरेन्टको बारेमा कुनै सुचीहरू चाहिएको थियो अनि म मेरो बहिनीको चाहिँ भोलि जन्मदिन छ है र त्यसकै लागि चाहिँ हामीहरू चाहिँ सबै परिवार मिलेर चाहिँ हामीहरू बाहिर तपाईँ खाना खाने विचार गरेको थियौँ त्यो चाहिँ तपाईँहरूको रेस्टुरेन्टमा गएर चाहिँ अब मेरो बहिनीले भन्यो कि तपाईँको रेस्टुरेन्ट राम्रो छ भनेर होइन त्यस्तै लागेर चाहिँ हामीहरू तपाईँको रेस्टुरेन्टमा आएर खाना खाने विचार गरिरहेको छौँ होइन अनि त्यसैको लागि चाहिँ मलाई कुनै जानकारीहरू लिनु थियो तपाईँकोबाट के तपाईँ भन्न सक्नुहुन्छ र मेरो साथीहरू पनि आउँछन् मेरो परिवार पनि आउँछन् होइन अनि तपाईँहरूको रेस्टुरेन्ट कति बजीसम्म खुल्ला हुन्छ है बिहान कति बजी खोलिन्छ अब खानाहरू चाहिँ साथी बिहानदेखिको लिएर बेलुकासम्म हुन्छ कि टाइम जस्तो कि समय समयमा हुन्छ बिहान यति बजीदेखिको यति बजीसम्म बाह्र बजी यति बजी को यति बजीसम्म राति यति बजीदेखिको यति बजीसम्म त्यस्तो कुनै एउटा सठिक टाइम राख्नुभएको छ समय राख्नु भएको छ सठिक समय कि अँ यति बजीदेखिको यति बजीसम्म मात्रै बिहानको खाना पाइन्छ र बाह्र बजी यति बजीदेखिको यति बजीसम्म मात्रै पाइन्छ अनि राति यति बजीदेखिको यति बजीसम्म मात्रै पाइन्छ होइन त्यही सोध्नु थियो र अब जस्तै कि हामी त अब बहिनीको जन्मदिन भएकोले बेलुका नै बेलुका गएर नै खाना खाने विचार गरेको थियौँ र बेलुका चाहिँ कति बजीदेखिको सुरु हुन्छ होला खाना कति बजीसम्म ए हुन्छ है अनि के भन्छ अरे जस्तो भयो हाम्रो परिवार चाहिँ शाकाहारी हो होइन अनि शाकाहारीको लागि चाहिँ कतिवटा भोजनहरू जस्तो कि भयो कि पनिरहरू भयो होइन अनि सब सब्जीहरू कति प्रकारको पाइन्छन् तपाईँहरूको होटलमा है अनि र त्यही शाकाहारीको लागि चाहिँ पाइन्छ है र अनि हामी अब जस्तो कि हाम्रो परिवार साथीहरू थुप्रै मानिसहरू आउँछ तर गाडी ल्याएर आयौँ भने चाहिँ गाडीको लागि गाडी राख्ने जग्गाहरूको सुविधाहरू छ है भित्रै ल्याएर आउन पाइन्छ है गाडीहरू बाहिर राख्नुपर्दैन ए हुन्छ हुन्छ धन्यवाद